मेरो जीवनमा मैले कति के प्रमुख तक्निकी परिवर्तनहरूमध्ये चाहिँ एउटा के चाहिँ देखेँ भन्दाखेरि चाहिँ पहिला चाहिँ हामी सानो हुँदाखेरि चाहिँ जुन चाहिँ हामी टेलिभिजन है हेर्ने गर्थ्यौँ है त्यसमा चाहिँ के हुन्थ्यो भन्दा चाहिँ एउटा ब्ल्याक एन्ड वाइट है हामी हेर्ने गर्थ्यौँ तर समयअनुसार है त्यो कलरमा पनि हामीले कलर टिभी है मा परिवर्तन भयो है त्यो टेलिभिजन र हामीले त्यो टेलिभिजन चाहिँ हामीले कलरफुल है तरिकामा हामीले हेर्न पायौँ र पछि त्यसमा चाहिँ एउटा दूरदर्शनको च्यानल मात्र आउने गरिन्थ्यो तर पछि है त्यस्ता धेरैवटा तक्निकीहरूको सहायताले है यस्तो केबल लाइनहरूद्वारा धेरैवटा च्यानलहरू पनि आयो जस्तै त्यसमा विभिन्न प्रकारको इन्टरटेनमेन्टको है च्यानलहरू पनि हामीले हेर्न सक्षम बनियौँ है र अहिले एकदमै अहिले भने झन् एउटा डिजिटलाइज भएर चाहिँ गएको छ है र अहिले त हामीले जस्तै अहिले के परिवर्तन देख्यौँ भन्दा चाहिँ टेलिभिजनमा हालैमा चाहिँ त्यो एउटा के भन्छ डिस टिभीहरूद्वारा चाहिँ है हामीले विभिन्न प्रकारको च्यानलहरू विभिन्न प्रकारको इन्टरटेनमेन्टको च्यानलहरूद्वारा हामीले चाहिँ मजा लिइरहेका छौँ है मनोरञ्जन लिइरहेको छौँ र दोस्रो चाहिँ मैले के देखेँ भन्दाखेरि चाहिँ पहिला चाहिँ हामीले फोनहरू जुन चाहिँ हामीले है बातहरू गर्थ्यौँ त्यो चाहिँ ल्यान्डलाइन फोन हुने गर्थ्यो र त्यसमा चाहिँ नम्बर मात्र देखिने गरेको थियो तर अहिले बादमा त्यो फोन चाहिँ गएर एउटा म्यासेज है गर्नुसक्ने म्यासेज पनि लेखेर एउटा सर्ट म्यासेज है एउटा छोटो म्यासेज लेखेर चाहिँ पठाउनुसक्ने खालके पनि एउटा परिवर्तन आयो है एउटा साथै म्यासेज लेखेर है त्यो नम्बरहरू पनि हामीले धेरैजनाको त्यहाँनिर त्यो फोनमा सेभ गर्न पनि सक्षम भयौँ है र त्यही फोन चाहिँ पछि गएर फेरि अझै राम्रो त्यसको त्यो त्यसको विकास हुँदै ग गयो है फोनको पनि एउटा राम्रो परिवर्तन सकारात्मक हामीले त्यसको मतलब एउटा काम भइरहेको हामीले देख्न पायौँ जस्तै कि त्यही फोनबाट हामीले हाम्रो फोटोहरू पनि खिच्न है सक्षम बन्न थालियो र भिडियोहरू पनि हामीले अहिले त्यो लिनहरू है सक्षम बन्यौँ है र साथै म त्यस समयमा भनौँ भने पहिला अब लुगाहरू धुँदाखेरि है हामीले हातले नै धुने गर्थ्यौँ तर अहिले भने अब हाम्रो वासिङ मेसिन भन्ने एउटा मेसिन छ जसमा चाहिँ हामीले लुगाहरू त्यही मेसिनले नै धोएर तै त्यसमै एउटा सुकाउने है एउटा ड्राइयर पनि हुन्छ र यसले धेरै सुविधा पनि भइरहेको मलाई अहिले एकदमै फिल पनि भइरहेको छ र अब खानाहरू भनौँ भने पहिला हामीले कुकरहरू है युज गर्थ्यौँ है गर्थ्यौँ है तर अहिले भने राइस कुकरहरू छ जो चाहिँ इलेक्ट्रिसिटीको सहायताद्वारा चाहिँ एकदमै छोटो समयमा चाहिँ खानाहरू पाक्ने गर्छ है र यस्ता धेरैवटा सुविधाहरूमध्ये अहिले हामीले गरम महिनामा होइन जुन चाहिँ हामीले पहिला एउटा टेबल फ्यान मात्र लिएर जो सिलिङ फ्यानहरू युज गर्थ्यौँ तर अहिले विभिन्न प्रकारको एसीहरू भयो त्यसमा चाहिँ कुनै साउन्डहरू हुँदैन तर त्यो रुमहरूमा चाहिँ एकदमै शीतल प्रदान गर्ने है त्यस्तो खालके परिवर्तन परिवर्तन एउटा एकदमै राम्रो विकास भइ भइरहेको जस्तो लाग्यो तक्निकी परिवर्तनहरूको सहायताद्वारा